तपाईँ तपाईँ दिप्ती दिदी बोल्नुभएको हो ए तपाईँ दार्जिलिङको लोकल ऊ यो है सिटिजन है ए तपाईँसँग एउटा कुरा थियो कि ए म चाहिँ म चाहिँ निकिता बोलेको कि अन्त म चाहिँ यता दार्जिलिङको यहाँ टी स्टेटहरू ऊ यो भ्रमण गर्नु आएको थियो नि त अन्त मैले हजुर मैले जानकारी पाउँदाखेरिको चाहिँ तपाईँ त्यहाँनिर चाहिँ एकदम टी स्टेटहरूको बारेमा चाहिँ पुरै ऊ यो छ अरे नि त तपाईँलाई पुरा जानकारी छ अरे भनेको सुनेको थिएँ नि त कि अनि हजुर अन्त त्यही भएर चाहिँ मैले एउटा दिदीकोबाट चाहिँ तपाईँको नम्बर लिएर चाहिँ तपाईँलाई कल गरेको नि ए तपाईँ फ्री हुनुहुन्छ ए मलाई हौ दार्जिलिङको फेमस यो जति पनि टी गार्डन्सहरू छ नि त्यहाँनिरको बाटोहरू सोध्नु थियो कता के कता पर्छ हो अन्त मैले पुरै सुनेको नि त मलाई त्यसमा त्यहाँनिर जानु मन परेको छ नि त कि अन्त तपाईँले मलाई त्यहाँनिरको बाटोहरू भनिदिनु सक्नुहुन्छ कताबाट गयो भने राम्रो हुन्छ कसरी गयो भने राम्रो हुन्छ भनेर हजुर हजुर हजुर मलाई चाहिँ म अहिले दार्जिलिङमै छु दार्जिलिङ मेन टाउनमै छु दार्जिलिङ चाहिँ पाँच छ दिनको लागि आएको छु हो अन्त मैले अहिले यहाँनिर यहाँ होटलहरूतिर सुन्दाखेरिको चाहिँ हेप्पी भ्याली चाहिँ सुनेँ अन्त हेप्पी भ्याली सुनेँ अन्त यता ओकाइटी चाहिँ सुनेँ मिरिक साइड छ अरे नि है अन्त अनि हजुर त्यो दुइटा चाहिँ सुनेँ हो अब अरू चाहिँ त्यहीँबाट मलाई तपाईँको नम्बर दियो नि त तपाईँलाई आलिक थाहा छ त्योहरूको बारेमा भनेर चाहिँ मैले तपाईँलाई त्यही सोध्नुको लागि कल गरेको तपाईँ भनि भन्नु भन्नु भन्नु भनिदिनु सक्नुहुन्छ हजुर हजुर हजुर ए हजुर भनेपछि हामीले गाडी नलगी जान्दा पनि हुन्छ है हिँडेर जान्दा पनि हुन्छ है ए हजुर ए हजुर हजुर हिँड्नु त भइहाल्छ नि

हजुर हजुर हजुर

हजुर

हजुर हजुर मकैबारीको त थाहा छ मलाई फेमस नै छ त्यहाँको टी पनि हजुर

ए हुन्छ हुन्छ अन्त सुन्नुहोस् न त्यो गाडी चाहिँ मैले त्यो सेयरिङ क्याबमै गएको राम्रो हुन्छ कि आफूले नै रिजर्भ गरेर लगेको राम्रो हुन्छ हौ हजुर हजुर ए हजुर हजुर

ए हुन्छ हुन्छ दिदी हुन्छ हुन्छ धन्यवाद दिदी तपाईँले धेरै राम्रो जानकारी दिनुभयो हो

ए हजुर हजुर हजुर हजुर म चाहिँ कलकत्ताको हो हजुर यहाँ म पनि नेपाली त नेपाली नै हो तर अब यहाँनिर आएको नि कति पाँच छ दिनको लागि चाहिँ घुम्नु आएको हो अन्त मैले चाहिँ यस्तै दार्जिलिङकै यो टी गार्डनहरूमा चाहिँ एउटा रिसर्च पेपर बनाउँदैछु कि र त्यसको लागि चाहिँ म एकदम यहीँ आएर नै फिल्ड वर्क गरौँ भनेर नै सोचेर चाहिँ आएको नि ए ए हुन्छ दिदी हुन्छ धन्यवाद दिदी तपाईँलाई धेरै धेरै